मैले रेनी सिजनमा लगाउ लगाउनुको लागि एउटा प्लासटिकको जुत्ता किनेको थिएँ तर किनेर त लगेँ झोलामा हालेर घरतिर लगेँ जाँदाखेरि घरमा गएर मैले लगाउँदाखेरि मलाई त्यो जुत्ता एकदमै त्यो चेपेको फिल भयो अनुभव भयो र मैले एकदिन त लगाएँ लगाउँदाखेरि पनि मलाई तल एकदमै चेप्यो र मेरो जुन चाहिँ खुट्टामा त्यो कान्छी औँलीपट्टि चाहिँ एकदमै चेप्ने भएर पुरा घाउ भयो र त्यो हुँदाखेरि चाहिँ मैले त्यो जुन चाहिँ जुन दोकानबाट मैले त्यो जुत्ता किनेको थिएँ प्लास्टिकको जुत्ता त्यो जुत्ता चाहिँ मैले मालिकलाई गएर कमप्लेन गर्दाखेरि मालिक ले पैसा त फर्काएन तर मैले जुत्ता चाहिँ फर्काइदिए मैले पैसा पनि रिसिभ गरिनँ किन त्यो जुत्ताले चाहिँ मलाई धेरै असर गऱ्यो